सुन् न साथी मैले अस्ति एउटा ज्याकेट किनेको थिएँ कि क्या दामी रहेछ आम्मामामा अहिलेसम्म तिनखेप चारखेप लगाइसकेँ धुँदाखेरि कलर पनि जाँदैन हो कस्तो राम्रो रहेछ तँ पनि किन्छस् भने किन् है दामी रहेछ केही उयो पनि छैन तातोमा तातो हो गरममा पनि ठिकै छ हो राम्रो लाग्यो मलाई त है तँ पनि किन्छस् भने किन् है साथी